हेलो ए भाइ मैले तपाईँलाई अघि सिहंमारी मोटर स्टयान्डमा आउँछु भनेको थिएँ र तपाईँलाई त्यहाँ बोलाएको थिएँ है तर मेरो यहाँ कति कारणवस मेरो यहाँ जर्ज बजारमा सानो काम परेकोले गर्दा तपाईँलाई म फेरि यहाँ जर्ज बजारमा आइदिनु होस् भनेर निवेदन गर्दछु भाइ यता आइदिनु होस् न ल